सर्वप्रथम त बागवानीमा मैले चलाउने औजारहरू अब प्रथम त म त्यो जग्गा फाँडफुँड गरेर सफा गर्नलाई चाहिँ हँसिया चलाउँछु हँसियाले त्यो आएको जङ्गलहरू फाल्तु उद्भिदहरू फाँडफुँड गर्ने गर्छु त्यसपछि चाहिँ त्यो जग्गा चिल्लो पारेर फाँडफुँड गरिसकेपछि काँटाले खन्ने गर्छु काँटाले खन्ने खनेर त्यसलाई राम्रोसँगले एकदम त्यहाँको के रे ढुङ्गाहरू ठुल्ठुलो ढुङ्गाहरू सबै फ्याँकेर एकदम रुख रुख राम्रो बनाउँछु अनि त्यसमा मलहरू लाएर ढ्याङ बनाउनलाई फेरि कोदालो प्रयोग गर्छु कोदालोले चाहिँ ढ्याङ बनाउन सुविधा हो त्यो ढ्याङमा चाहिँ फुलको बिरुवाहरू छरेर चाहिँ त्यसलाई पुर्नु त्यसमा प्रयोग गर्छु त्यसपछि आयो यता के रे फुलको कटिङहरू लाउनुलाई केही ठुल्ठुलो कटिङहरू फुलको कटिङहरू रोप्नुको लागि चैँ गैँतीहरू पनि प्रयोगमा ल्याउँछु त्यो गैँतीले चाहिँ खनेर चाहिँ त्यहाँनिर गाड्ने गर्छु अनि त्यसमा अब एउटा पानी त्यो बिरुवाहरूमा बागवानीमा रोपिएको बिरुवाहरूमा पानी लाउनुलाई चाहिँ झिन्जिरी पनि प्रयोग गर्छु जहाँबाट चाहिँ पानी फिँजिएर जान्छ र सबै बोट बिरुवाहरूलाई पर्छ